ए हेलो म म चाहिँ कलकत्ताबाट कालिम्पोङ घुम्नु आएको तपाईँ चाहिँ यहाँको लोकल हजुर हजुर तपाईँ चाहिँ यहाँको लोकल मान्छे हुनुहुँदोरहेछ त्यसकरणले मलाई यहाँको घुम्ने जग्गा चाहिँ कहाँ कहाँको बताइदिनोस् न हजुर हजुर हजुर हजुर हजुर म चाहिँ खास चाहिँ दुर्पिन घुम्नु जानु मन छ गाडीहरू बुकिङ गर्नु त पर्दैन मलाई कि तर अलिक अप्ठ्यारो चाहिँ परिरहेको छ गरिदिनु हुन्छ भने गरिदिनुहोस् न म चाहिँ यस्तै एक हप्ताको लागि

हजुर हजुर ए हुन्छ हुन्छ हजुर हुन्छ हुन्छ थ्याङ्कयू अरू त अब घुम्दै जाँदा अब मलाई यस्तो अब रोचक लाग्यो भने अरू जग्गा पनि जानु सक्छु ए हुन्छ हुन्छ हेलो हजुर म फेमेलीसँग छु अन्त अरू जग्गा चाहिँ कहाँनिर कहाँ कहाँ छ होला नि राम्रो तपाईँलाई त अब आइडिया छ होला

रेली है हजुर हजुर हजुर हजुर हजुर हजुर अब घुम्दै जाँदा मलाई अब हेरौँ न कता कता जानु मन लागेको छ ए हुन्छ हुन्छ हुन्छ ए हुन्छ हुन्छ तपाईँहरूले मिलाइहाल्नु हुन्छ नि सबै है ए हुन्छ हुन्छ त्यही त है तपाईँहरू कस्तो राम्रो हुनुहुँदोरहेछ तपाईँहरूले सबै मिलाइहाल्नु हुँदोरहेछ है हामीलाई त ढुक्कै भयो नि हजुर हजुर हजुर हजुर

हजुर हजुर गाडीको पनि सबै सुबिस्ता है

हजुर हजुर हजुर हजुर